हेलो दाजु खोई एक साल पनि भएको छैन फ्यान किनेको त यस्तो गरममा बिग्रेर हो यस्तो राम्रो छ एकदम राम्रो कम्पनी भनेर किन्यो भरे अहिले हेर्नु त कस्तो औ असुविस्ता भयो पैसा पनि गयो हाम्रो अब त्यत्रो अब खोई बनाइदिन्छ भनेर भन्यो अहिले बनाइदिएन गरममा कस्तो मुस्किल परिरहेछ फ्यानले त पूरा मिस मुस्किल बनायो हामीलाई गरममा त्यो फ्यान चाहिँ राम्रोसँग बनाइदिएको भए एकदम हामीलाई सजिलो हुन्थ्यो नबनाउने रहेछ केही न केही यसो गरिदिनु हेल्प गरिदिनु न